मैले चाहिँ सा मैले सानोमा सानोमा स्कुल जाँदाखेरि कस्तो हतार भइरहेको थियो होइन अनि मलाई चाहिँ घरबाट पनि मम्मीले उयो केहीले ड्रेसहरू पनि रेडी पारेको थिइनँ स्कुल जाने अन्तखेरि कति हतार भइरहेको थियो सबजना मेरो साथीहरू पनि मेरो घरमा आएर चाहिँ बसिरहेको थियो अनि मैले स्कुल जान आँट्दाखेरि स्कुलको ड्रेस पनि प्रेस गरेको थिइनँ अनि मैले चाहिँ हतार हतार स्कुलको ड्रेस प्रेस गर्ने हुँदाखेरि चाहिँ गल्तीले लुगा डढाइदिएँ लुगा डढाइदिएछु अन्त अन्त प्रेस गरिसक्दाखेरि लुगा डढाइदिएछु अनि बादमा मम्मीले आएर भन्नु भयो तिमीले यहाँनेर लुगा डढाइदियौ भनेर चाहिँ मम्मीले मलाई कस्तो कराउनु भयो कुट्नु पनि भयो स्कुलको त्यो पनि मेरो त स्कुलको नयाँ नयाँ स्कर्ट थियो एक पल्ट लगाएको एक पल्ट पनि लगाएको थिइनँ त्यो यतिखेर मेरो फर्स्ट डे स्कुल थियो अनि त्यतिखेर मैले कस्तो धुलाइ खाएँ